संसारमा कुनै ठाउँमा यात्रा गर्नु पाएँ भने म म जान चाहन्छु लन्डन अनि लद्दाख किनभने लन्डन चाहिँ मेरो सानोदेखिको सपना थियो म यहाँ जान चाहन्छु भनेर त्यो बिगबेन हुन्छ नि अब त्यो ट्रेन बस बसमा चड्नु इन्छा थियो लन्डनमा गएर फोटोहरू खिच्नु थियो होइन त्यस्तो इच्छा थियो अनि लद्दाख चाहिँ म साथीहरूसँग बाइकमा रोड ट्रिपमा हुन्छ नि बाइकमा जानु मन थियो अहिले पनि छ अब खोइ कसैले टाइम पाउँदैन त्यस्तै हो